मैले आजभन्दा दुई दिन अगाडि एउटा कम्पनीको हेडफोन किनेको थिएँ कि र त्यो मैले चलाएँ अनि मगाएको एक दिनसम्म त त्यो राम्रो चल्यो यसको बेस त्यसले बेस पनि राम्रो दिन्थ्यो र आज तिन दिन भयो कि एकदमै त्यसले बेस पनि राम्रो दिनु छोड्यो अनि त्यस्को साउन्डहरू पनि अलिक साउन्डमा पनि एफेक्ट हुँदै गयो कि त्यसले गर्दाखेरि अलिकति मलाई त्यो चाहिँ राम्रो लागेन